सानो नानीहरूलाई भर्खरको जन्मेको नानीहरूलाई धेरै केयरहरू गर्नुपर्छ आमाले पनि जे पायो त्यहीहरू खानु हुँदैन हेल्दी फुडहरू खानुपर्छ नानीलाई पनि सफा थाङ्नामा राख्नुपर्छ पोलियोहरूको टाइममा नानीलाई पोलियोहरू खुवाउनुपर्छ हेल्थ सेन्टरहरूतिर लगेर चेकअपहरू गराउनुपर्छ नानीलाई केयर गर्नुपर्छ सुरक्षा राख्नुपर्छ आमा भएर बिमारहरूदेखिन्को केयर गरेर राख्नुपर्छ